मैले चाहिँ मेरो र मेरो बुढाको बिहेमा लाउने लुगा ब्राइडल वेर चाहिँ बम्बई स्टोर दार्जिलिङ जो चाहिँ दार्जिलिङमा उपस्थित छ त्यहाँबाट नै किनेको थिएँ अनि लुगा चाहिँ एकदमै दामी आएको छ अनि मैले चाहिँ जातीय लुगाहरू सिलाउनु दिएँको थिएँ त्यही त्यहीँनिर कपडा पनि किनेर त्यहीँनिर सिलाउनु दिएको अनि कपडाहरू चाहिँ अब कपडाको क्वालिटी पनि एकदमै राम्रो छ अनि सिलाइ पनि एकदमै राम्रो दिनुभएको छ त्यसले गर्दा म एकदमै खुसी छु र मेरो कपडाहरूको कुरा गर्दाखेरि चाहिँ मैले म म चाहिँ लिम्बू हो अनि मेरो हज्बेन्ड चाहिँ राई हो त्यसले गर्दा हामीले बिहेमा चाहिँ जातीय ड्रेस नै लाउने भएको थिए त्यसले गर्दाखेरि चाहिँ राई ड्रेस र लिम्बू ड्रेस सिलायौँ अनि राई ड्रेस पनि एकदमै दामी आएको छ लिम्बू ड्रेस पनि एकदमै दामी आएको छ र राई ड्रेसको कुरा गर्दाखेरि चाहिँ मैले चाहिँ चिन्डु चिन्डु त चिन्नुहुन्छ राईहरूको अब एकदमै अब महत्त्वपूर्ण भनौँ न चिज हो होइन अन्त चिन्डुको डिजाइन भएको ब्लाउज बनाएको थिएँ अनि मुनि त राईको सारी बनाएको थिएँ अनि त्यो राईको सारीबाट सारी मुनि चाहिँ बोर्डर पनि चिन्डुको नै दिएको थिएँ अनि त्यो चाहिँ एकदमै दामी र अब क्लासिक क्लासिक लुक दिएको छ त्यसले चाहिँ अनि त्योपिच्छे आउँछ मजेत्रो राईहरूको मजेत्रो चाहिँ सेतो हुन्छ अनि त्यो मजेत्रोमा पनि त्यो मजेत्रो चाहिँ प्लेन थियो किन्दाखेरि अनि मैले चाहिँ साइडमा चाहिँ चिन्डुको नै बोर्डर हाल्नु पुरा इच्छा लागिरहेको थियो अन्त मैले हाली मागेको थिएँ अन्त एकदमै दामी हालिदिनु भएछ त्यो पनि अन्त म त्यसले गर्दा पुरा खुसी छु अन्त अर्को चाहिँ म किन खुसी छु भन्दाखेेरि चाहिँ मलाई चाहिँ त्यहाँबाट चाहिँ सल चाहिँ गिफ्टमा दिनुभयो जो चाहिँ ब्राइडहरूले बेहुलीहरूले ओढ्दो रहेछ सल त्यो चाहिँ एकदम भेलभेटको छ अलिक डिप रातो क कलरमा छ अनि मेरो हज्बेन्डको दौरा सुरुवाल पनि एकदमै राम्रो आएको छ नयाँ डिजाइनको सिलाइदिनु भएको छ प्रियङ्का कार्कीको हज्बेन्डले लाएको जस्तै सिलाइदिनु भएको छ हो त्यही क्रिम कलरमा छ उसको दौरा सुरुवाल चाहिँ अनि बोर्डर पनि उसको पनि चिन्डुले नै दिएको छ अन्त उसको बेल्ट छ एउटा बेल्ट बेल्ट पनि एकदमै दामी छ अनि उस उसको पनि सल छ एकदमै राम्रो छ ब्राइट रेडमा छ सल अनि एकदमै त्यो सबै त्यो दौरा सुरुवाल त्यो बेल्ट त्यो सल लगाउँदा त एकदमै दामी देखिन्छ अनि लिम्बू ड्रेसको कुरा गर्दाखेरि चाहिँ मेरो लिम्बू ड्रेस ए पनि एकदमै राम्रो छ मेरो हज्बेन्डको लिम्बू ड्रेस पनि एकदमै राम्रो छ मेरो लिम्बू ड्रेसको मुनि चाहिँ क्यान क्यान लगाइदिनु भएको छ त्यसले गर्दाखेरि चाहिँ गाउन जस्तो फिलिङ आउँछ अनि त्यो चाहिँ यल्लो कलरमा छ अनि मुनिबट लिम्बूकै लुगाको बोर्डर दिनुभएको छ अन्त माथिबाट पनि लिम्बूकै लुगा छ राम्रो पर्पल कलरमा छ अनि मेरो हज्बेन्डको पनि सेम त्यही पर्पल कलरको नै कोट छ अनि भित्रबाट उहाँको पनि दौरा सुरुवाल छ दौरा सुरुवालमा पनि बोडरिङहरू एकदम मजाले दिनुभएको छ अनि मेरो त्यो लिम्बू ड्रेसको चाहिँ व्हाइट कलरको माथिबाट चाहिँ ओढ्ने ओढनी बनाइदिनु भएको छ अन्त त्योमा पनि एकदमै मोती मोती मोती टाइपको राम्रो हालिदिनुभएको छ त्यो चुन्नीमा अनि बोर्डर लिम्बूकै कपडाले दिनुभएको छ त्यसले गर्दा चाहिँ म बम्बई स्टोर जो चाहिँ दार्जिलिङमा उपस्थित छ त्योसित चाहिँ एकदमै खुसी छु अनि म यति नै भन्न चाहन्छु